म धेरै दिनको लागि बाहिर जानुपर्दाखेरि बिरुवाहरूको हेरचाहको लागि मेरो एकजना छिमेकी छ उहाँले धेरै नै राम्रो फुलहरूलाई हेरचार गर्नुहुन्छ र म उहाँलाई नै त्यो फुलको हेरचार गर्नुको लागि जिम्मा दिन्छु